ए नमस्ते मिस

हजुर हुन्छ

हजुर मिस

हजुर हुन्छ ए त्यो त राम्रै हो कि मिस अन्त तपाईँहरूले कहिलेदेखि चाहिँ गराउनुहुन्छ होला है

हजुर हजुर ए हुन्छ हुन्छ मिस सक्छौँ हामी

हजुर मिस

ए हुन्छ हुन्छ ए हुन्छ मिस हुन्छ मिस हुन्छ धन्यवाद मिस